बाइकिङ मेरो आधारमा एउटा उत्साह हो एउटा चाह हो जब कि म निरास हुन्छु आफ्नो लाइफमा या फेरि कहिले एक्साइटेड हुन्छु त्यतिखेर जब म बाइक लिएर पाहाडमा या कुनै पनि ठाउँमा एकान्त जग्गामा म जानेछु त्यहाँ आफूलाई महसुस गर्नुसक्छु कि म आज छु र म धेरै एक्साइटेड हुन्छु बाइकिङको लागि बाइक चलाउँदाखेरि म आफूलाई फिल गर्नसक्छु सक्छु मे वि मोसन फिल हुन्छ म धेरै धेरै धेरै एक्साइटेड हुन्छु बाइक चलाउँदाखेरि फिल हुन्छ कि अँ यही लाइफ हो राइड्समा निक्लिनु अलगै मजा छ निस्कियो धेरै मान्छेहरूसँग चिनजान हुन्छ नयाँ ठाउँतिर चिनजान हुन्छ त्यहाँको वेशभूषा कल्चर सबैको बारेमा थाहा पाइन्छ त्यही भनेर मलाई बाइकिङको धेरै धेरै ठुलो चाह छ